युवाको बेरोजगारीको बारेमा कुरा गर्नुभन्दा चाहिँ युवाको बेरोजगारी चाहिँ एकदमै ज्यादा मात्रामा बढिरहेको छ त्यस कारणले गर्दा चाहिँ युवाहरू चाहिँ एकदम उनीहरूकोमा अब क्वालिफिकेसनहरू भएर पनि उनीहरू अब बेरोजगारी छ है अब घरमै बसेर काम गरौँ भन्दा पनि अब अलरेडी ज्यादा मात्रामा अब जति पनि उनीहरूको जग्गा जमिन छ सबै नै अब सिजनल के भन्छ अब सिजनल हार्भेस्टिङहरू गरिसकेको हुन्छ है त्यही भएर अन्त अरू अरू काम पनि गर्नुपऱ्यो है त्यो छोडेर अन्त त्यसको लागि चाहिँ अब रिक्रुटमेन्टहरू गभर्मेन्टले चाहिँ रिक्रुटमेन्टहरू पनि अब एकदमै कम्ती निकाल्छ है कत्ति अब युवाहरूले चाहिँ कति अब ट्राई गर्छ है त्यो पोस्टहरूमा अब गर्नको लागि तर गभर्मेन्टले अब एकदमै कम्ती रिक्रुटमेन्ट निकालेको गर्नाले गर्दा चाहिँ उनीहरू अब सिलेक्सनमा अब सेलेक्ट सेलेक्ट हुँदैन है त्यो पोस्टहरूतिर अन्त त्यही कारणले गर्दा चाहिँ मलाई लाग्छ कि गभर्मेन्टले चाहिँ अलिकति ज्यादा नै पोस्टहरू फ्याक्ट्रिजहरूदेखि लिएर है अब हेल्थ सेन्टर अब राम्रो राम्रो फ्याक्ट्रिज होइन अन्त अलिकति ज्यादा जुन चाहिँ अब पोल्युसन फ्री फ्याक्ट्रिजहरू खोल्नुपऱ्यो है ताकि चाहिँ अब युवाहरू चाहिँ एकदमै अब एम्प्लोयड होस् यो अब अनएम्प्लोयड हुनुभन्दा चाहिँ